हलो दादा तपाईँ ग्यासको डिलिभेरी गर्नु हुन्छ है ए सुन्नु न खोइ मेरो ग्यासै आइपुगेन त ल्याइदिनै भएको छैन खोइ के अरे यति ढिलो भइसक्यो खोइ अहिलेसम्म आइपुगेको छैन हजुर हजुर हजुर हजुर ए हजुर हजुर हजुर होइन हेर्नु न यहाँ अब यी खाँचै भइसक्यो आफ्नो छैन हो यहाँ भात पकाउने सबै त्यही थियो अनि कति लाग्छ होला तपाईँलाई टाइम आउनु कति लाग्छ होला

खै अस्ति अस्तिको पाली पनि त्यस्तै भयो तपाईँले ढिलोे ल्याइदिनु हुन्छ योपालि पनि ढिलो अनि यस्तोले त बिजोग हुने भयो त हजुर होइन नि तपाईँले अब कस्टमरको सुविधा त हेर्नु पऱ्यो नि अब गाडी बिग्रियो भने तपाईँहरूले त अर्को गाडी म्यानेज गरेर पनि उपभोक्ताहरूलाई चाहिँ तपाईँले ग्यास त समयमा पुऱ्याउनु पऱ्यो नि त हजुर हजुर भनेप भनेपछि अहिले कति अनि साढे तिन चार बज्न आँटीसक्यो तपाईँ कति बजीतिर चाहिँ आइपुग्नु हुन्छ होला लु छिटो ल्याइदिनुहोस् है दादा म यहाँ अभर परिसके कि हुन्छ हुन्छ दादा